जीवनयापन अब जस्तै अब मेरो होइन अब मैले अब रेस्टुरेन्टमा अब काम गर्नु थालेँ होइन मलाई पनि अब पहिला अब रेस्टुरेन्टमा अब कस्तो प्रकारले गर्नु पर्ने काम कस्तो हुन्छ त्यो काम अब त्यो केही मलाई पनि थाहा थिएन सबै आफ्नो अब हुन्छ जीवनमा होइन अब कतिवटा घटनाहरू घट्छ मजबुरीहरू आइपर्छ सबै अब बिस्तारै सिक्दै जान्छ त्यसरी नै मैले पनि अब सिक्दै गएँ होइन अब त्यहाँ जाँदाखेरि कस्तो तरिकाले गर्नु पर्ने काम आउने जाने कस्टमरहरूसँग कसरी बोल्नु पर्ने अब खानाहरू बनाउँदाखेरि कस्तो तरिकाले बनाउनु पर्ने कस्तो कस्टमरलाई कस्तो खानाहरू बनाउनु पर्छ होइन अब उनीहरूलाई अब खानामा के चाहिँ अब ज्यादा अब मन पर्छ अब त्यो कुन चाहिँ अब मसालाहरू अब धेरै हाल्दा मन पर्छ कुन चाहिँ मसाला कम हाल्दा मन पर्छ अब त्योहरू सबै सिकेँ मैले तर यो सबै मैले सिक्नु नै होइन मेरो जीवनमा अब मेरो परिस्थितिले सिकायो होइन अहिले अब त्यही परिस्थितिले नै अब यो अब मेरो जीवनको अब यो अब रेस्टुरेन्टमा जो काम गर्दैछु होइन त्यो सबै अब मैले पहिल्यैदेखि सिकेर नै आएको होइन अब मैले सिकेको थिइनँ अब अहिले अब सबै मेरो जीवनमा भएको मेरो घटनाले गर्दाखेरि मेरो मजबुरहरूले गर्दाखेरि नै अब सिकायो र सिकेँ होइन र अहिले अब गर्दैछु